मेरो सुमदायको अगुवा भन्नुपर्दा मेरा पास्टर आदरणीय पास्टर अँ रेभरेन टिएस मोलोमु हुनुन्छ अनि उहाँले मेरो जीवनमा कस्तो भूमिका रहेको छ भन्दाखेरि उहाँ चाहिँ मेरो एउटा धार्मिक पिताको समान रहेको छ जसले चाहिँ मलाई त्यो कुराहरू त्यो ठाउँमा पुऱ्याएको छ जसले चाहिँ मलाई आत्माको सठिक बाटो यो हो भन्ने कुरा देखाएको छ अनि उहाँले हाम्रो परिवारमा कस्तो खालको प्रभाव पारेको छ भन्नुपर्दा चाहिँ उहाँले चाहिँ हाम्रो परिवारमा चाहिँ हाम्रो परिवारको निम्ति मेरो परिवारको निम्ति चाहिँ एउटा अनन्तको बाटोमा उहाँले लाने अनन्तको बाटोमा पुराउने जो चाहिँ सत्य छ त्यो ठाउँमा पुऱ्याउने जो चाहिँ जिवित छ अनि जो चाहिँ जिवित रहनु हुन्छ अनि हाम्रो यो आत्मा त शरीर त नष्ट भएर जान्छ तर आत्मा चाहिँ हाम्रो जिवित छ अनि त्यो आत्माको लागि चैं सठिक जगामा देखाउने चाहिँ वहाँ हुनुहुन्छ जसले चाहिँ मलाई यो कुरामा सिकाउनु भयो अनि मेरो परिवारलाई पनि त्यो कुरामा लानु भयो अनि उहाँको एकदमै महत्वपुर्ण सल्लाह यो विषयमा छ कि उहाँले मला हामीलाई यो कुरा दिनु भएको छ अनि जसले गर्दा हाम्रो आत्माको निम्ति हामीले सटिक तरिकाले एउटा असल ठाउँ पाएका छौँ अनि उहाँले चाहिँ त्यो ठाउँलाई देखाउनु भएको छ अनि उहाँले यो कुराहरू चाहिँ हाम्रो परिवारको निम्ति मेरो जिवनको निम्ति गर्नु भएको छ